अब हाम्रो क्षेत्रमा त अब हामी त एउटा सानो उसमा बसेको छौँ त्यति धार्मिक स्थल चाहिँ अब त्यति छैन टा टाढोमा चाहिँ छ र हाम्रोमा टुरिस्ट आउँछ एक दुईवटा होमस्टे पनि छ आउँछ बस्छ घुम्छ जान्छ त्यो भिडियोहरू गर्छ र हाम्रो नजिक चाहिँ यहाँ अब हाम्रो सिन्कोना बगान बर्मेक डिभिजनमा चाहिँ एउटा धाम छ शिव मन्दिर त्यस्मा चाहिँ अब टाढो टाढोबाट आउँछ दर्शन गर्नु आउँछ विशेष साउन महिनामा चाहिँ भिडभाड हुन्छ जहिले पनि त्यहाँ पनि टुरिस्टहरू आउँछ हेर्छ जस्तै भनौँ यहाँ हाम्रो कालिम्पोङमा दुर्पिन गुम्बाहरू छ त्यहाँदेखि भयो तपाईँको मङ्गल धाम छ त्यहाँतिर पनि अब आउँछ टुरिस्टहरू आउँछ हाम्रो भक्तहरू जान्छ हामी पनि कति अवस्थामा पर्वमा जान्छौँ जस्तै एउटा यहाँ अब बाघपुलमा पनि छ एउटा मन्दिर त्यो काली मन्दिर हो त्यहाँ पनि अब पुरा भक्तहरू आउँछ टुरिस्टहरू आउँछ त्यहाँदेखि भयो यता त्रिवेणी छ त्रिवेणीमा पनि अब मन्दिरै छ त्यहाँ पनि भक्तहरू आउँछ जान्छ टुरिस्टहरू आउँछ राम्रै छ कतिले चाहिँ अब त्यो मन्दिरतिर गुम्पातिर उनीहरूले यथाशक्ति डोनेसनहरू पनि दिन्छ हामी पनि गएको बेलामा अलिअलि डोनेसनहरू चढाइराख्छौँ त्यस्तै छ वरिपरि धार्मिक कुरा गर्नु हो भने चाहिँ अब प्रायः हाम्रो मान्छे चाहिँ अब धार्मिक इच्छा गर्ने नै छ हाम्रोतिर चाहिँ त्यति साह्रो अब साह्रै मूर्खता चाहिँ छैन पूजा आजामा ध्यान दिनेहरू छ र त्यस्तै छ अरू के भन्नु र अब